हाम्रो क्षेत्रमा धेरै मुहानहरू छ र धेरै मन्दिरहरू पनि छ र हामी धेरै यसलाई धेरै मान्यता दिन्छौँ र हामी यसको धेरै पूजा पनि गर्छौ र कुनै पनि साधारण मान्छे वा पर्यटकहरू आउँदाखेरि चाहिँ यसलाई यसमा फोहोर मैलाहरू भयो भने चाहिँ यो बाढहरू आउने गर्दछ र पहिला पनि यसरी नै फोहोर मैला हुँदाखेरि धेरै वर्ष अगाडि यसरी हुरी बतास आएर होइन घर भत्काएर लगेको यस्तो कहानीहरू छ हामीसँग र जो पनि आउँछ हाम्रो गाउँमा एकदम साफ सुग्घर गरेर बस्नु पर्दछ र हिँड्नु पर्दछ वा घुमडुल गर्दा पनि कहीँ फोहोर मैला गर्नु भएन र हामी चाहिँ यो देवी थान यस्तो यो मूलहरू पानीको मूलहरू वा मन्दिरहरूमा धेरै किसिमको मन्दिरहरू छ यसमा धेरै नै विश्वास गर्दछौँ